सुन्नुहोस् त म तपाईँको गाडीमा अलगडाबाट आएको हो र म यहाँ अलिक अगाडि दस माइलतिर ओर्लिन्छु र मेरोमा चाहिँ पाँच सौको नोट छ है तपाईँको मा खुद्रा छ होला नि है